मैले चाहिँ मिरिक ज्योति स्टोरबाट चाहिँ एउटा घडी किनेको थिएँ र यो घडी चाहिँ एकदमै राम्रो रहेछ अब यसमा चाहिँ क पहिलो कुरो चाहिँ पानी पनि नपस्दो रहेछ अनि मैल नुहाउँदाखेरि पनि बिर्सेर लगाएछु तर पानी नुहाइसक्यो पछि हेरेको घडीमा पानी पसेको थिएन र अर्को कुरो चाहिँ यो घडीको चाहिँ के अर्को विशेषता चाहिँ के रहेछ भने यो फिता चाहिँ एकदमै दरिलो हुँदो रहेछ अनि दरिलो फिता भएको कारणले चाहिँ यसले चाहिँ एउटा लङ्ग लास्टिङ दिँदो रहेछ अनि यो घडीको चाहिँ फेरि अरू कुनै घडीहरूको चाहिँ साउन्ड पुरा आउँछ तर यो घडीको चाहिँ साउन्डै नआउने त्यो त्यो जुन काँटाको साउन्ड हुन्छ त्यो चाहिँ एकदमै नआउने र एकदम हेर्नमा पनि एउटा गुड लुकिङ राम्रो अनि स्मार्ट वच् रहेछ यो चाहिँ एकदमै राम्रो लाग्यो र अहिलेसम्म मैले किनेको घडीहरूमध्ये यो घडी चाहिँ राम्रो लाग्यो र मेरो अहिलेसम्मको एउटा घडी किन्ने जुन मेरो अनुभव छ यो सबैभन्दा मेरो राम्रो अनुभव रहेको मलाई लाग्यो यो घडीमा चाहिँ